बैनी ए अस्तिको त्यो टिकटहरू हाम्रो मिल्यो

हजुर ए त्यही त यहाँ कमान कमान हिँडेकोले पनि वाक्कै लागिसक्यो कि बाहिरै जाऊँ काम गर्नु भनेर नि एउटा कमान कामले कस्तो साह्रो पर्छ नानीहरू पढाउनुपर्छ हो अन्त मैले यहाँ दाजुसँग सल्लाह गरेर चाहिँ म काम गर्न जान्छु तिमी यहीँ नानीसँग बसेर यसो फाल्टो कामहरू गर भनेर म पनि एकपल्ट बाहिर गएर काम गरौँ भनेर नि

ए ए ए म त बैनीले टिकटहरू गऱ्यो होला भने नि यहाँ घरमा सल्लाह गर्दै थिएँ कि त्यसको अब लागि खर्च निकाल्नपर्छ त्यही काम गरेको जग्गामा एक दुई पैसा मागेर ल्याऊ है भनेको थियो नि त मेरो त खर्च सकिहाल्छ हो अन्त त्यसले गर्दा नि मिलाउनुपर्छ हजुर हजुर एक सय बिस रुपियाँ त्यही त बैनी ए अलिक छिटो छिटो गर्नुहोस् हो मलाई पनि साह्रो परेर जाऊँ भनेको नि त कि अन्त जाऊँ भनेको अहिले त्यही फाल्टो कामहरू गर्छ हो अन्त त्यसले गर्दा नि अब दसैँ आयो दिनदिनै हो त्यो कमान खर्चले कति के हुन्छ र अन्त दसैँ अगाडि गएर चाहिँ एक महिनाको खर्च चाहिँ त्यही दसैँ खर्च घरमा पठाइदिऊँ भनेर सोचिरहेको थिएँ न कि बैनी अन्त त हजुर त्यही त गइहालौँ भनेको ए हजुर त्यही भएर भाइलाई पनि उता लानुभएको सबै परिवारै जानुभएको ए हजुर ए ठिकै छ त राम्रो हजुर परिवारै गए पनि म पनि पछिपछि त लान्छु पनि होला उनीहरूलाई पनि यहाँ केमा हो कमानमा त्यही फाल्टो काम गर्छ कोही बेला हुन्छ कोही बेला हुँदैन अन्त उतै बोलाउँछु पछिपछि त पहिला चाहिँ आफू गएर हो मजाले बुझौँ जानौँ अन्त राम्रो भयो भने त बोलाउँदा भयो नि त हो त्यही भनेर नि